ए नमस्ते सन्चै हुनु हुन्छ ए अन्त के गर्नु हुँदैथ्यो म पनि भर्खर कलेजबाट आएर नि ए हामीले त के भन्छ त्यही घरको कुरा त्यही भन्दैथियो कि त्यो टिभीको कुरा हुँदै थियो नि हिजो त्यही त त्यही त टिभी कुन चाहिँ ब्रान्डको किन्ने हो म पनि छुट्टीमा आउँदै छु हो छुट्टीमा आएपछि चाहिँ किनिहालौँ भनेर नि राम्रै हुुन्छ त्यसमा साइजहरू चाहिँ ठुलो किन्यो भने फेरि फ्यामिलीहरू अलिक बेसी पनि छ ठुलो किन्यो भने मज्जा आउँछ होला अँ अँ अँ त्यही त किन्यो भने स्मार्ट टिभी नै किनौँ नि त्यही त अनलाइन अर्डर गर्ने कि अफलाइन फेरि कोही त अब फेरि त्यो फेरि डर हुन्छ फेरि अस्ति मेरो साथीले पनि टिभी मँगाएको थियो अरे होइन अनलाइन अन्त त्यही उनीहरूको फेरि अलिक डिफेक्ट आयो अन्त फर्काउँदा फेरि पैसा नै आएन अरे त्यही त म पनि छुट्टी हुन आँट्यो मेरो अब कति छ तिन दिन जस्तो छ हो अन्त म चाहिँ भेकेसनमा आउँछु भेकेसमनमा आउँछु त्यही कारण त्यही त हामी उइस गरिहालौँ न अन्त टिभी किनिहालौँ न भनेर नि

त्यही त हिजो कुरा गर्दागर्दै फेरि उयो ब्याट्री नै सक्यो कि अन्त त्यही त भर्खर कुरा भर्खर बत्ती आएर चार्ज गरेर कल गरेको नि अँ अँ अँ साइजको टिभी किन्दै छ भनेर अन्त के पो अन्त हेर्नु चाहिँ त्यहीँ गएर हेरेर है ल्याउँ न फेरि पापाहरूले चाहिँ भन्दै थियो सानो नै किनौँ पैसा किन खर्च गर्नु भन्दै थियो हो फेरि अब किन्यो भने चाहिँ मैले भनेको चाहिँ किन्यो भने राम्रै किनिहालुम् हैन घरिघरि फेरि चान्स पाउँदैन एकखेप किन्यो भने किनेको किनेकै हुन्छ नि

एकखेप किन्यो भने सबैलाई नै राम्रो हुन्छ अँ अँ अँ ल ल म घर आउँछु कि अन्त त्यहीँ कुरा गरौँ न अन्त अहिले सबैजना म अब छुट्टी भयो तिन चार तिन दिनहरूमा आइहाल्छु अन्त घरमा सबैजना ठिकै हुनुहुन्छ अहिले गरम छ है ल ल ल हुन्छ बाई बाई